यो ट्राफिक अफिसर सर बोल्नु भएको ए ए सुन्नुहोस न मेरो कम्पलेन दिनु पर्ने गर्नु पर्ने छ हौ हजुर यहाँ मेरो दस माइलमा मेरो बाइक राखेको थिएँ कि त्यो राख्ने ठाँउमै बाइकै छैन रहेछ हो अनि मैले यो दस माइल माथि फाटकमै राखेको थियो जहिले पनि त्यहीँ राख्थ्यो हो आज त हिजो त छैन पनि रहेछ आज बिहानखेरिसम्म आँउछ कि भनेर वेट गरेको त अहिलेसम्म आइपुगेन अनि त्यो भएर मैले तपाईँले फोन तपैलाई फोन गरेको नि मैले कम्पलेन गरौँ भनेर ए मेरो त्यो बाइक चाहिँ मेरो घर चाहिँ त्यो बाइक भन्दा अलिकति तलपट्टि छ कि बाइक चाहिँ अलिक माथिपट्टि फाटकमै राखिराखेको थियो नि त

हजुर क त्यो बाइक रोइली पिङ थियो हौ मेरो रोइली पिङ्क नौ सात दुई तिन नम्बर सिसी सिसी क्यामरा त खोइ थाहा छैन हो तर त्यहाँनिर मेन त्यो रोडै भएर होला त्यो मान्छेहरू त हिँडिबस्थ्यो मत्थु मान्छेहरू हिँड्नु त हिँडिबस्थ्यो हो तर अब डाउट चाहिँ यो हो भनेर चाहिँ मलाई अब थाहा छैन किनकि रोडको उयोसमै हो किन मेरो पनि यहाँनिर ठाँउ छैन राख्ने अनि त्यहाँ पहिल्यैदेखि राखिरह्यो पहिलासम्म कहिल्यै पनि यस्तो भएको थिएन अन्त अहिले चाहिँ फेरि त्यस्तो भएर हो नत्र भने त ठिकै थियो हजुर हजुर म्याम सुन्नुहोस् न मेरो यो चाहिँ कम्पलेन गरिदिनुहोस न ल त्यहाँनिर उयो गरिदिएर ए हुन्छ थ्याङ्कयू